निश्चय गर्छ तर हन्ड्रेड पर्सेन्ट होइन टेन पर्सेन्ट चाहिँ निश्चय गर्छ कसरी भन्दा फेरि करेन्ट एफियर्स जुन चाहिँ अहिले हालचाल भइरहेको छ घटनाहरू जस्तै हालैमा एसियन गेम सुरु भएर सकियो पनि अब अहिले आउँदैछ आइसिसी वर्ल्ड कप हो यस्तोहरूमा चाहिँ विशेष स सहयोग पुर्याएकै छ